सुन्नुहोस् है मेरो परिवारमा तपाईँको आमा बाबा नानीहरू मात्र थियो अनि म चाहिँ परिवारमा एक्लो भएको कारणले केटा भएको कारणले गर्दाखेरि आमा बाबा सबै परिवारलाई खाना पकाएर खुवाउने चाहिँ मेरो एउटा अधिकार भनौँ न थियो र मलाई खाना पकाउनु सानैदेखि एकदम मनपर्छ है जे पनि हुन्छ म एकदम पकाउँछु अहिलेसम्म सम्झिनुहोस् तपाईँको बिस बाइस वर्षसम्म मैले आफ्नो परिवारलाई खाना पकाउँदै आइरहेको छु है पकाएवापत मेरा घरपरिवारले मैले बनाएको खाना एकदमै मनपराएर खानुहुन्छ इभन गाउँका इष्टमित्रहरू आउँछन् मेरामा होइन मैले पकाएको खानापिनाहरू खान्छन् र उहाँहरूलाई म पनि दिन्छु आऊ बस है अनि मैले पकाएको यसो खाऊ न भनेर म भन्ने गर्छु उहाँहरूले भन्नुहुन्छ तपाईँले एकदम खानापिना मिठो बनाउनुहुन्छ भनेर मेरो ता कत्ति कसैले तारिफ पनि गर्ने गर्छन् र यसो सानोतिनो यसो गाउँतिर मरौपरौ यसो केही परेको खन्डमा पनि म र दुःखसुखमा अलिअलि खानासाना बनाइदिने काम गर्दै आइरहेको छु र अहिलेसम्म कसैले नराम्रो त मलाई खानाको विषयमा केही भनेको छैन अनि मैले जताजता पकाएँ अहिलेसम्म जतिजनाले मेरो खाना खाए एकदमै मनपराएर खाएको जस्तो मलाई अनुभव भइरहेको छ इभन घरमा पनि सबैजनाले मैले पकाएको खाना एकदम चाटी चाटी जिब्रो पड्काई पड्काई खान्छन् आमा बाबा सबैले मन पराउँछन् है अनि सधैँ बिहान बेलुकी म नै अहिलेसम्म खाना बनाएर मेरा बुढा आमा बुढो बाउलाई दिने गरिरहेको छु साथै कतिजना आउँछन् मेरो घरमा बस्छन् र उहाँहरूलाई म भन्छु बस्नुहोस् र मैले पकाएको यसो खाना खाएर जानुहोस् न भनेर दिने गर्दछु र मलाई आदत पनि बसिसकेको छ गाउँका इष्टमित्रहरूलाई आउनेजानेलाई यसो खाना खुवाउने र उहाँहरूले खाना खाइसकेपछि वापत मलाई भन्नुहुन्छ भाइ तपाईँले एकदम मिठो खाना बनाउनुहुन्छ र तपाईँको खानामा एकदम मिठास छ यो खाना मलाई एकदमै मनपर्छ है यसो आउँदा कहिलेकाहीँ हाम्रो घरतिर पनि आए आएर बनाइदिनु होस् है भन्दै मलाई यसो ख्यालठट्टा पनि गर्ने गर्छन् उहाँहरूले अनि सधैँ त अब के गर्नु परिस्थितिअनुसार घरमा कोही नै नह नभइरहेको बेला खाना त बनाउनैपर्ने हुन्छ र बनाउँछु मेरो एकदमै यो कुकिङ मेरो खाना बनाउने त मेरो एकदम आदत बसिसकेको छ र अहिलेसम्म जत्ति मैले बनाएर खुवाएँ गाउँमा इष्टमित्र है वरिपरि आमा बाबा सबैलाई र कसैले पनि अहिलेसम्म मलाई यो मेरो खानाको विषयमा है यस्तो भएन उस्तो भएन नमिठो भयो भनेर मलाई कसैले भनेका छैनन्